मेरो हालैको घटना भन्नु पर्दा चाहिँ मेरो हालको घटना भन्नु पर्दा चाहिँ मेरो चाहिँ सेल फोन अब चोरी भएको थियो चोरी त होइन अब एउटा जग्गामा छोडी पठाएको थियो त्यो चाहिँ कसरी पायो त्यो घट्नाबारे चाहिँ म बताउन गएँ त्यो चाहिँ कसरी भयो भने चाहिँ अब म कलेज पढ्दैछु कलेज अब कलेज जानु रेडीसेडी भयो फोनसोन बोक्यो अब कलेज गएर अब साथीहरूसँग कलेज गयो अन्त क्लास बस्यो क्लास सकेर चाहिँ साथीले भन्यो क्यान्टिन जाउँ चियासिया खाउँ भन्यो अन्त क्यान्टिन गयो क्यान्टिन गएर केटा साथीहरूसँग आधी घन्टा लगभग आधी घन्टासम्म बस्यो क्यान्टिनमा गफ गर्दै क्लास थिएन त्यति बेला अन्त क्लासस्लास को बेल लागेर चाहिँ साथीले भन्यो यो क्लास नबसौँ रुम जाउँ रुम जाउँ मतलब अब मेरो पनि बजारमा काम थियो ब्याङ्क अकाउन्ट खोल्नुको लागि साथीको पनि केही काम थियो अरे बजारमा अन्त जाउँ भन्यो हामी पनि हतारमा आयो साथी र फोन चाहिँ मैले त्यही छोडिपठाएछु आधा बाटोसम्म आयो बजार आइपुग्दा फोन चेक गरेको छैन अन्त सोचे मैले क्लासमा त छोडेन साथीले भन्यो क्यान्टिनमा छोड्यो होला सायद भन्यो अन्त क्यान्टिनमा कन्फर्म क्यान्टिनमै छोड्यो होला भनेर अन्त साथीलाई भनेँ जाउँ क्यान्टिन जान्छस् साथीले भन्यो म जादिनँ अल्छी लागिरहेको छ तँ गइकिन आइज भन्यो अन्त मैले भन्यो ल उसो भए म गइकिन आउँछु क्यान्टिन तँ यहाँ बस्दै गर् भनेर चाहिँ म उकालो क्यान्टिन गएर क्यान्टिन गएर क्यान्टिनमा गएर फोनसोन हेरेँ छैन रहेछ अन्त मलाई त्यही भएर अब के गर्नु अब डर हुन्छ नि डर मतलब अब हरेस खाइसकेको थिएँ फोन छैन अन्त क्यान्टिनको आन्टीलाई सोधेँ मैले आन्टी यहाँ फोन छोडेँ पठाएछ तपाईँले देख्नु भयो अथवा कसैले चलाउँदै गरेको लाँदै गरेको देख्नु भयो भनेँ अन्त उसले आन्टीले भन्यो होइन भाइ एउटा फोन चाहिँ थियो एउटा तिमीहरूकै ब्याच होला सायद तिमीहरू जत्रै थियो केटाले फोन चाहिँ सोद्धै थियो यो कलको फोन थाह भएन कसैले अब भनेन मेरो भनेर चाहिँ उसले लगेको छ अन्त उसले भन्दै थियो कसैले सोध्नु आयो भने अँ मलाई कन्ट्याक गर्नु अथवा मेरोमा छ भनिदिनु भनेर चाहिँ उसले नम्बर छोडिरहेको रहेछ अन्त मलाई भन्यो नम्बर छ मेरोमा कल गर्नु नि अन्त भन्यो अन्त मैले भनेँ फोन त छैन मेरोमा नम्बर चाहिँ दिइराख्नु म साथीकोबाट गर्छु भनेँ अन्त उसले आन्टीले नम्बर दिनु भयो अनि म नम्बर लिएर साथीकोमा आएँ साथीकोमा आएर साथीले सोध्यो फोन पाइस भनेर मैले भनेँ पाउनु त पाएकै जस्तो तर एकजना साथीले राखिदिएको रहेछ अन्त ऊ साथीसँग रिसिभ गर्नुपर्छ भनेँ उसले भन्यो ए उसो भए ढुक्कै भयो त अन्त फोन त अब राखिदिएको रहेछ नि त कसैले म पनि ढुक्कै भएँ साथीको कुरा सुन्दा अब कसैले राखिदिएको छ सुरक्षित छ फोन कल गरेको उठाएन सायद क्लासमा छ थियो जस्तो लाग्यो अन्त मैले पनि क्लासमा साथीले पनि क्लासमा छ होला सायद अहिले भरे गरौँ न अन्त रुम पुगेर अन्त रुम पुगेर बजार पनि निस्किनु पर्ने थियो डकुमेन्टसकुमेन्ट मिलाएर कल गरेको उसले भन्यो अँ म पनि कलेजदेखि आउँदैछु बजार साइड ए म पनि बजारै निस्किँदैछु त्यो मेरो फोन रहेछ तपाईँले राखिदिनु भएछ एकदमै धन्यवाद यस्तो यस्तो अब ऊसँग बात भयो उसले भन्यो केही छैन अब यस्तो त हेल्प हो के गर्नु अरूको फोन अब राखिदिनै पर्ने हो कसैले भएन कसैको नम्बर छोडिदिएको थियो भन्दा मैले त्यो नम्बरबाट तपाईँलाई कल गरेको नि भनेँ उसले भन्यो ए टेन्सन गर्नु पर्दैन फोन मेरोमा छ ढुक्कैसँग बस्नु म बजार आउँदैछु तिमी पनि आउँदै रहेछौ भेटौँ न अन्त भन्यो मैले भनेँ उसो भए म बाग्धारा आएँ मेला ग्राउन्ड कहाँ भेट्ने उसले भन्यो अँ मेला ग्राउन्डमा आऊ मेला ग्राउन्ड त्यहाँनिर मेन रोडपट्टि भेटौँ न अन्त मैले पनि ल भनेँ गयो भेट्यो साथीलाई पन्ध्र मिनटबाद ऊ साथी आइपुग्यो साथीले फोन दियो अन्त म एकदमै ढुक्कै भएँ अब खुसी हुन्छ नि अब जस्तै अब के भन्नु अब अहिले चाहिँ फोन कस्तो हुन्छ फोनबिना मान्छे पग्ला हुन्छ जस्तै अब सायद अब के भन्नु अब फोनदेखि अब म छुट्टेको अचानक त्यस्तो हुँदा त अब के गर्नु अब के गरुँ गरुँ हुन्छ अब सब पुगेन उहाँको मतलब अब के गर्नु एकमा अब हरेस पनि हुन्छ सबथोक नभएको जस्तो हुन्छ नि हो त्यस्तो हुन्छ नि त त्यसै कारण चाहिँ मलाई पनि त्यस्तै भइरहेको थियो नि त फोन पाएँ ढुक्कै भयो र साथीले थ्याङ्क्स भन्यो साथीले साथीलाई भन्यो जाउँ चिया खानु साथीले त्यही भन्यो जाँदिन म पनि ढिलो छु र एकैछिन त हो भन्यो चियासिया खानु भयो खाजा साजा खायौँ खाजासाजा खाएर साथी पनि घर म रुम जान्छु भन्यो अन्त मैले पनि अँ उसो भए ल थ्याङ्क यू छ थ्याङ्क यू है उसले के के भन्यो अन्त भेट्दै गरौँ कलेजमा यस्तो यस्तो भन्यो ल उसो भए भन्यो म मेरो पनि बजारमा काम छ ब्याङ्कस्याङ्क खोल्नु पर्यो भनेर ब्याङ्कमा गएँ ब्याङ्कमा पनि लाइन अब ब्याङ्कमा कस्तो हुन्छ लाइन हुन्छ दुई घन्टा जस्तो बस्यो दुई घन्टा जस्तै चाहिँ अब हरेस भइसकेको थियो दुई घन्टा जस्तो बस्यो दुई घन्टा जस्तो बसेर चाहिँ मेरो ट्रन आयो अन्त मैले ब्याङ्कमा फिलअप गरेँ यस्तो यस्तो गरेँ त्यहाँ ब्याङ्क फोन गर्यो अन्त पासबुक निकाल्नु फेरि पन्ध्र मिनट जस्तो पर्खिनु अन्त पासबुक बनिनुको लागि चाहिँ बस्यो अन्त टक्क पन्ध्र मिनटपछि पासबुक पनि पाएँ अन्त साथीहरूले निस्किउँ भन्यो निस्केँ अन्त त्यति मात्रै होइन फेरि अब हरेस भइसकेको थियो खुट्टा दुखेर हुन्छ नि अब ब्याङ्कमा कस्तो हुन्छ अब मान्छे चाहिँ अब के भन्नु उभिएर पनि थाक्द रहेछ त्यही दिन चाल पाएको खुट्टा दुख्छ के गरुँ गरुँ अब जिउहरू पनि अलसतलस साथीले पनि मेरो पनि घरबाट सामान पठाइदिएको रहेछ सामान रिसिभ गर्नु कञ्चनजङ्घा अरे अन्त मैले भनेँ म त जादिनँ रुम जान्छु भनेँ हिँड्न भन्यो अन्त साथीसँग कञ्चनजङ्घा गएँ कञ्चन कञ्चन कञ्चनजङ्घा अब गाडी अब गाडीसाडी ड्राइभरलाई सोधेर सामान रिसिभ गर्यो अन्त फेरि अर्को साथीको चाहिँ फेरि साथी आउँछ अरे अब उता सिक्किमबाट अन्त ऊ साथी आइपुग्नु आँटेछ अरे त्यहाँबाट त्यो थिएटर त्यहाँ साइड कहाँ आइपुग्यो अन्त उसलाई पर्खियो पर्खियो चिया खाँदै पर्खियो अब हस्टेलमा फर्स्टमा गएर साथीसँग गफसफ गर्यो अब साथीले चिनायो अब हामीसँग गफसफ गर्यो अन्त रुम जाउँ भन्यो अब साथीले होइन एकछिन यति छिटो के जानु यताउता घुमौँ न भन्यो ल भन्यो खुट्टा पनि दुखिरहेथ्यो ए साथीहरूले भन्यो साथीसँग इन्जोय गर्नु अब भन्दा चाहिँ साथीहरू चाहिँ साथीहरू नै हुन्छ नि त अब जे कुरामा पनि दु खमा पनि साथ सुखमा पनि साथ अब दु ख सुखमा मात्र साथ दिने त साथी भन्दैन दु खमा पनि साथ दिनु पर्यो त्यही कारण चाहिँ अब जाउँ भन्यो गयो ए उता उता बस्यो चियासिया खायो साथीहरूले के के किनिदियो किनिदियो नि अब त्यहाँदेखि साथीहरूसँग गफसफ गर्यो यताउता अन्त रुम आयो रुम आएर रुम आएर चिया बनाएर खायो फेरि त्यो दिन चाहिँ चिया चाहिँ यति बेसी खाएको अब के भन्नु रुममा पनि आएर चिया बनायो खायो बिस्कुट चिया के के खायो त्यहाँदेखि उयो खायो त्यहाँदेखि फेरि खानासाना बनाउने अब प्रोगाम भइहाल्यो कोही पानी लिनु गयो कोही खाना खाने बनाउने अनि कोही चिकन किन्नु जाने भयो चिकन किन्नु गयो दुईजना पानी लिनु दुईजना हामी फेरि खाना खानु ए खाना बनाउनु खाना बनायो खानासाना बनायो अन्त गफ गर्यो त्यहाँदेखि खाना खायो आठ आठ साढे आठमा खाना खायोहोला हामी खाना खाएर चाहिँ गेम खेल्ने भयो कुन कुराको मुख होइन हामी त गेम खेल्छ साथीहरूसँग गेम खेल्यो गेम खेल्यो सुत लगभग सुत्दाखेरि चाहिँ बाह्र बाह्र चाहिँ बजेको थियो होला हौ बाह्र कोही यो हेरिरहेथ्यो मुभी हेर्नेहरू बाह्रदेखि उता म चाहिँ बाह्र बजी सुतेँ अन्त यस्तो भयो कसरी पायो अब भयो त्यसमा चाहिँ अब हामी केही शिक्षा पनि देख्थ्यो साथी मतलब अब मैले फोन छोड्यो अरूले हो भने के गर्थ्यो होला अब जस्तो अब नराम्रो भने पनि कोही मान्छे हुन्छ नि फोन पायो अब चुपचाप लाने तब अब त्यो फोनकै अब स्ट्र्क्चरै अर्कै बनाइदिने अब मतलब सिम फ्याँकेर हुन्छ कि अब नयाँ केही हालेर हुन्छ कभर किनेर नयाँ बनाउँछ अब फोन त एउटै हुन्छ सबैको अब मेरो रेडमी नोटे एट थियो अब रेडमी नोटे एट मेरो मात्रै हुँदैन अरूको पनि छ नि त अब सेम कलर पनि हुन सक्छ एउटै कलर त हुँदैनन् त एउटा चिजको त्यस्तै चाहिँ अब मेरो पनि त्यस्तो हुनुसक्थ्यो तरै पनि उसले चाहिँ अब त्यो फोन कसको हो खोजेर नम्बर दिई त्यो उयेसमा छोडिदिएर कन्ट्याक गर्नु लगाएर उसले राखिदिएको त्यस्तो चाहिँ अहिलेको उयेसमा चाहिँ हुँदो रहेछ त्यही दिन चाल पाएँ इमान्दारिता चाहिँ त्यसबाट देख्छ नि त हामीले हम्बलनेस मतलब अब उसले त्यस्तो नगरेको भए मेरो के चाहिँ हुन्थ्यो कस्तो चाहिँ हुन्थ्यो अब के भन्नु अब के भन्नु भने कस्तो चाहिँ हरेस मतलब अब रिग्रेट चाहिँ हुन्थ्यो होला मैले फोन नबोकेको भए त्यही क्यान्टिनमा चाहिँ किन छोड्नु हो त्यस्तो हुन्थ्यो नि त रिग्रेट मतलब अब रिग्रेटै भनौँ अब कि अब हरेस खाल्के हुन्छ नि त अब त्यस्तो राम् महँगो फोन मेरै मेरै क्यारलेसले हरायो भन्ने त्यस्तो हुन्छ नि त अब उसले चाहिँ कस्तो गर्यो इमान्दारिता इमान्दारिता मतलब अब उसले चाहिँ हेल्प गर्यो नि त भनेर कस्तो हेल्प गर्यो त्यो हेल्प चाहिँ म कहिले बिर्सन्नँ त्यस्तै चाहिँ अब हामीले पनि हेल्प गर्नुपर्यो त्यस्तो कस्तो भने अब फोन मात्रै भएन नि त पैसा हराउँछ पैसा मतलब वालेट पर्स हराउँछ पर्समा अब पैसा मात्रै हुँदैन त्यसमा अब के के डकुमेन्टहरू पनि हुन्छ पैसा त आयो गयो हो भन्छ नि अब हातको मैला ए सुनको थैला हातको मैला पैसा आयो गयो हुन्छ नि त तर अब डकुमेन्ट भन्ने चाहिँ डकुमेन्टै हो नि त अब उयेसमा आइडेन्टिटी अब प परिचय त्यसमा अब वालेटतिर अब डकुमेन्ट बोक्छै बोक्छ मान्छेले त्यो डकुमेन्ट हेर्यो भने हामीले त्यो वालेटलाई फर्काउनु सक्नुपर्यो अब अहिले त त्यो फोन मान्छे खोजिबस्नु पर्दैन अब कसै मैले पर्स पाएँ अरे पैसा पनि छ अरे डकुमेन्ट छ अरे मान्छे चिनेको नाम पनि चिन्यो अरे यहाँको सबै डकुमेन्टमा हुन्छ त्यो हेरेर चाहिँ अब अहिले त के सोसियल मिडिया सोसियल मिडिया फेसबुकमा पोस्ट गरिदियो यो पर्स हराएको छ कसको हो यो यो मान्छेको रहेछ यदि तपाईँले उयो गर्नु कन्ट्याक गर्नुसक्नु भयो भने चाहिँ म तपाईँलाई फर्काउने छु हो त्यस्तो लेखेर पठायो भने उनीहरूले अब सेयर गर्दै सेयर गर्दै अब कहाँबाट चाहिँ पाउँछ उसले त्यो कन्ट्याक गर्छ अन्त मैले त्यो फर्काउनु सक्नुपर्यो नि त त्यसबाट अब ऊ कति खुसी हुन्छ त्यो खुसी चाहिँ हामीलाई लाग्छ त्यो हुन्छ नि त त्यस्तो हुन्छ नि त अब माथि भगवान्ले पनि ए माथि परमेश्वरले पनि हेरिरहेको हुन्छन् त हामीलाई यो मान्छेले कस्तो गर्दैछ अब सबै परमेश्वरको आज्ञापालन त अब अहिलेसम्म मैले पनि गरेको छुइनँ अब कतिवटा फेल हुन्छ उन उस् उहाँको अगाडि त हामी पापी नै हौँ र भए पनि अब हामीले सक्ने ट्राई ट्राई त के भन्नु अब हामीले सक्दो चाहिँ गर्नु पर्यो नि त होइन त्यही भएर यही उयेसमा पनि के भन्दाखेरि अब यो मेरो फोन चाहिँ फोन हराएको अब छोडिपठाएको थियो कसरी अब उसले चाहिँ मदत गर्यो अब मैले पनि अर्कोलाई मदत गर्ने छ भने मैले त्यो पर्स हराएकोलाई समज मदत गर्छ कोही बेला मेरो पनि केही हराउँ त्यति बेला परमेश्वरले अर्को मान्छेको मनमा गरेर अर्को मान्छेले मलाई हेल्प गर्छ त्यस्तै हो नि त त्यही कारण चाहिँ हामीले चाहिँ हेल्प गर्नु चाहिँ सक्नुपर्यो